हेलो दाजु मलाई दुई प्लेट मोमो पठाइदिनुहोस् न हो तर म अहिले खप्रेल मोडमा छैन यतापट्टि शिव मन्दिरमा आएको छु कि अन्त अबदेखिको जत्ति पनि मेरो अर्डर हुन्छ त्यहीँनिर पुऱ्याइदिनुहोस् न है शिव मन्दिरको जुन चाहिँ शरदनगर भन्ने जग्गा छ नि त्यहाँ चाहिँ एउटा जग्गा छ टाइटनिक बिल्डिङ भन्ने हो त्यहाँनिर सबैले चिन्छ हो त्यहीँनिर ल्याइदिनुहोस् न